हेलो अँ भाउजू अस्तिको पालि क्या हामी त्यो अस्तिको हप्ता घुम्नु गएको थियौँ नि त्यो गाडीमा त सजिलो लागेको थियो कि हेर न त्यो भाइको नम्बर नै हराएछ कि तिमीसँग छ भने देऊ न ल ल